नयाँ बिजिनेस स्टार्ट गर्नु भन्दा चाहिँ धेरै कुरा जान्नै पर्छ अब तपाईँ स्टार्टिङ गर्दैछ अरे तपाईँको पहिला क्यापिटल हुनु पर्छ कति चाहिन्छ त्यसको बिजिनेस खोल्नु लागि अब त्यो चाहिँ मेन हो अब त्यो हेरेर अब तपाईँकोको एउटा आइडिया आइडिया आउँछ कि कुन चाहिँ प्रडक्ट तपाईँले कतिवटा किन्नु छ कुन चाहिँ सामान चाहिन्छ अन्त त्यसमा कति खर्च हुन्छ त्यो हेरेर चाहिँ स्टार्टिङ त्यही हो स्टार्टिङ गर्ने चाहिँ अन्त सेकेन्डली तपाईँको आउँछ तपाईँको सामान अब तपाईँ क्लोथिङको बिजिनेस गर्दैछौ अरे तपाईँले क्लोथ किन्नु पर्छ अन्त गएर तपाईँ हार्डवेयरको बिजिनेस गर्दैछौँ सामान हार्डवेयरको किन्नु पर्छ अब त्यो चाहिँ स्टार्टिङ हो त्यसपछि तपाईँको अब सेटअप भएपछाडि चाहिँ अब त्यो पूजा गर्ने हुन्छ तपाईँ त्यो चाहिँ अब चाइन्छ अब धेरै जग्गा अब तपाईँ नयाँ स्टार्टिङ गर्दैछौँ भने चाहिँ अब त्यो पूजा चाहिँ अब यस्तो हो कि अब नयाँ शुभ काम भनेर चाहिँ तपाईँ गर्छ मान्छेले चाहिँ